हेलो तपाईँ पूर्णी होटेलबाट बोल्नु भएको हो हजुर म यहाँ दार्जिलिङ आउने प्लान बनाइरहेको छु कि अन्त तपाईँको होटेलमा स्टे गर्ने अनिखेरि तपाईँहरूकोबाट घुमफिर स्किमहरू कहाँ कहाँ लानुहुन्छ ल यसो अलिकति

हजुर हामीलाई यो एचएमआईहरू छ माउन्टेनिङहरू छ अनि टोई ट्रेनहरू पनि घुम्ने थियो कि

ए हजुर अनि यो के भन्छ म्युजियम्सहरूको लागि पनि तपाईँहरूकोमा अभाइलेवल छ म्युजियम्सहरू कस्तो टाइपको लाइक हजुर हजुर

हजुर हजुर भनेपछिलाई कस्टली चाहिँ पुरा कस्टली हुन्छ होला है ए अनि होटेलको चाहिँ तपाईँहरूको कति पर्छ होला ए हजुर ए हजुर अनि खानाहरू त रेस्टुरेन्ट अभाइलेवलै हुन्छ होला नि हजुर त्यसो भने मलाई तपाईँको होटेलमा बुकिङ गरिदिनुहोस् न लाइक टुवेल्भ फिफ्टिन टू ट्वेन्टी डेसको लागि ए हुन्छ हुन्छ त्यसो भए बुक गरिदिनुहोस् न हुन्छ हुन्छ